अब हुन त गाउँमा त्यस्तो वजन बढाउने आधुनिक उपकरणहरू त हुँदैन तरै पनि अब जसले अब गाउँमै बसेर वजन बढाउन चाहन्छ उसले घरमै बसेर कतिपय घरमै बनाएको वजन जस्तै इँटा दुई तिनवटा इँटा थुपारेर अनि बोरामा माटो बालुवाहरू लगाएर अलिक भारी सामानहरू उचाल्ने गर्छ र उ काम पनि गाउँमा कामहरू भइबस्छ र कामहरू पनि भारी बोक्ने कामहरू पनि गर्दछ र अब खानामा भनौँ भने कतिजनाले अब सत्तु बनाएर खाने गर्दछ सत्तु चाहिँ के हो भन्दा यो चाहिँ चाना र भटमासको अब पिठो हो जो चाहिँ अब दुधसँग अथवा पानीसँग कि त चियासँग घोलेर खाने गर्दछ र अब मासु खानेहरूले अब माछा अन्डा मासु जस्तै गोरुको सुपहरू खाने गर्दछ र जो साह साहकारी साकाहारीहरू छन् उहाँहरूले चाहिँ अब दुध दही घिउ इत्यादि हरियो साग सब्जीहरू खाने गर्दछन्